हलो हजुर ए यो प्रधान होटेलबाट होटेलको स्टाफ बोल्दैछु हजुर आबो तपाईँले के रुचाउनु हुन्छ हँ हाम्रोमा त्यस्तै त्यस्तै सिस्टम छ है डिफरेन्ट डिफरेन्ट थालीहरू छ खानाको हो त्यसमा तपाईँ विथ अब एकैतालमा लिनुभएछ भने पनि छ होइन तपाईँ एक्सट्रा एक्सट्रा केही लिनुहुन्छ भने त्यो पनि छ अब तपाईँलाई के रुचाउँछ त्यसकै हिसाबले कस्तो पाराले तपाईँ लिनुहुन्छ भन्नुहोस् न ए दी अब चाइनिज खानुहुन्छ कि अब इन्डियन खानुहुन्छ कि कि त साउथ इन्डियन खानुहुन्छ अब ओ नेपाली लो नेपाली स्टाइलकै ए हजुर हजुर हजुर म हजुर भन्दैछु सुन्नुहोस् न ल अँ तपाईँलाई अहिले तपाईँले नर्मल नेपाली थाली लिनुभयो भने त्यसमा होइन तपाईँको कालो दाल भात होइन गुन्द्रुकको अचार त्यहाँदेखि फाक्सा सुङ्गुरको मासु हो त्यसपछि तपाईँको त्यहाँनेरि चिकन पनि छ अब त्यो माछा पनि छ अब के लिनुहुन्छ होइन यदि तपाईँले सुङ्गुरको मासु दाल भात लिनुभयो भने अनि एउटा सब्जी छ होइन त्यो गुन्द्रुकको अचार छ त्यो लिनु भएछ भने तपाईँको टु हन्ड्रेड फिफ्टी हुन्छ हो त्यसमा तपाईँको चिकन दाल भात सब्जी केही छ भने लिनु भएछ भने चाहिँ त्यो तपाईँको टु हन्ड्रेड पर्छ यदि तपाईँले अर्को खसीको मासुसँगै केही दाल भात खसीको मासु लिनु भएछ भने त्यो तपाईँको साढे तिन सय करिब पर्छ अब तपाईँलाई कुन चाहिँ रुचाउँछ त्यही भन्नुहोस् न कुन चाहिँ गरिदिऊँ सर तपाईँलाई हजुर पर्क राइस कतिवटा तिन प्लेट हो पर्क चाहिँ सफ्ट ड्रिङ्कमा छ तपाईँको मतलब कस्तो खाले अलिकति हार्ड कि नर्मल एकदमै सफ्ट कि कस्तो खाले ड्रिङ्क्स नर्मल कोकहरू ऐ होइन होइन हामीसँग ऊ यो पनि छ तपाईँको मतलब अब नेपालीहरूको लागि स्पेसल तोङ्बाको जाँडहरू पनि छ हो त्योहरू पनि छ पाइन्छ तपाईँले भन्नुहुन्छ भने त्यो पनि हामी व्यवस्था गर्नु सक्छु सर हजुर हजुर तोङ्बा चाहिँ पाउँछ होइन अनि त नभए भात तपाईँको तपाईँको एक सौ बिस गरी पर्छ पर ऊ यो त्यो तोङ्बामा एक सौ बिस रुपियाँ गरी पर्छ नभए भातीको जाँड पनि छ अब त्यो हजुर हजुर हुन्छ हुन्छ ए तोङ्बा दुइटा त्यहाँदेखि तिनटा चाहिँ तपाईँको यो पर्क राइस है सुङ्गुरको मासु भात हुन्छ हुन्छ हवस् त धन्यवाद तपाईँ कल कहाँबाट बोल्नुभयो ए माथि हवस् हुन्छ हुन्छ रुम नम्बर कति पो भन्नुभयो एक सय एक हुन्छ वन जिरो वन है हुन्छ ल धन्यवाद हुन्छ हामी रुममै सर्भिस दिन्छु नि सर हुन्छ हुन्छ ल तपाईँको दिन शुभ होस् शुभरात्री